बाहिरको मान्छेहरू आएर चाहिँ यहाँ इस्कन मन्दिर भन्ने छ एउटा सिलगढीमा त्यहाँ एकदमै सबैजनाले त्यो धर्म चाहिँ लाइक हिन्दु धर्म चाहिँ मन मान्नु थालिसक्नु भएको छ एकदम बेसी स्प्रिचुअली मान्नु थालिसकेको छ सबैजनाले त्यहाँ इस्कन मन्दिर घुम्नु आउनुहुन्छ त्यहाँदेखिको बुद्धिष्ठहरू पनि बाहिरको मान्छेहरू एकदमै धेरै मनपराउनु थालेको छ हाम्रो यहाँ गुम्बाहरू छ त्यहाँ घुम्नु आउनुहुन्छ तिनीहरू अन्त त्यहाँ चाहिँ एकदमै मजाले त्यहाँको इन्भाइरोमेन्टहरू पनि राम्रो छ इस्कन मन्दिरको इन्भाइरोमेन्टहरू पनि एकदमै राम्रो छ त्यहाँ गयो भने चाहिँ एकपल्ट त्यहाँ गयो पछि चाहिँ मान्छेहरलाई फर्केर आउनु मनलाग्दैन तक इन्भाइरोमेन्ट यस्तो प्योर छ यस्तो राम्रो छ अन्त यस्तो मजा आउँछ त्यहाँ बेलुका बेलुका भजनहरू आउँछ टुरिस्टहरू पनि आएर नाच्नुहुन्छ त्यहाँ अन्त बाहिरको मान्छेहरू फरेनरहरू पनि आउनुहुन्छ अन्त त्यहाँ त्यस्तोहरू गरेको चाहिँ उहाँहरूले एकदमै मनपराउनु हुन्छ तिनीहरूले अन्त इस्कन मन्दिर पनि छ त्यहाँदेखिको यहाँ हाम्रो हनुमान मन्दिरमा पनि आउनु भाक्छ कत्तिजना टुरिस्ट अन्त यहाँ आएर नाच्नेहरू हुन्छ